हेलो हेलो सर ए के भन्छ तपाईँले योगा योगाहरू गराउनु हुँदोरहेछ है ए होइन म त तपाईँको अनलाइनतिर पनि देखेको थिएँ नि त कि अनलाइनमा चाहिँ तपाईँ अनलाइनतिर कति फी गर्नुहुन्छ अनलाइनतिर फीहरू कति लिनुहुन्छ तपाईँले ए अनि सरको क्लास चाहिँ कहाँ कहाँ गराउँछ अहिले फिलहाल चाहिँ ए अनि यसो होइन म उसो उता आउँदाखेरि होइन मालबजार आउँदाखेरि यसो कम्ती हुँदैन प्राइजहरू ए हुन्छ हुन्छ त्यसो भए म भोलि पर्सी भयो भने आउँछु नि है तपाईँको नम्बर यही होइन

ए हुन्छ हुन्छ हुन्छ

हुन्छ हुन्छ